जुन चाहिँ हिजो ल्याएको अनलाइन सपिङ थियो जुन चाहिँ तपाईँको एउटा टिसर्ट त्यो धेरै राम्रो थियो क्वालिटीमा साइजमा कलर अनि त्यो धेरै राम्रो लाग्यो अन्त त्यस्तो टिसर्टहरू राम्रो लाग्छ लगाउनु साइजमा राम्रो लाग्यो धेरै अन्त धेरै अनि दाममा हेर्यो भने अलिक राम्रो खाल्के रकम हेर्यो भने सस्तो सस्तो तर धेरै राम्रो खाल्के

त्यो सुती उनाइ ऊनी सिलाई सबैभन्दा सबै राम्रो

अनि अर्को एउटा प्रडक्ट जुन चाहिँ छ त्यो चाहिँ खराब लाग्यो साह्रैभन्दा साह्रै सिलाई खोलिएको रङ उडेको जस्तो खत्तम खाल्के प्रविधि

अनि दाम रकम पनि अलिक धेरै महँगो खाल्के रकम लिएको अनुसार चिज थिएन रकम दियोपछि राम्रो हुनुपर्नेमा राम्रो थिएन घिनलाग्दो मैला मैला सिलाई खोलिएको लामो दाम महँगो

त्यस्तो खाल्के प्रडक्टहरू न बिक्री गरेको राम्रो कम्पनीले पनि त्यस्तो खाल्के राम्रो हुँदैन